हेलो ए दाजु मो आशिष भाइ बोलेको कि मैले अघि तपाईँलाई बिहान फोन गरेर बाह्र बजीलाई खाना अर्डर गरेको थिएँ हो अनि त्यो खानामा चाहिँ तपाईँको चिकन थियो अनि पुलाउ थियो अनि पनिर थियो मेरो गेस्टहरूको लागि तर तपाईँले पठाउनुभएको खाना चाहिँ नि अब के भन्नु अब एकदमै खतम थियो अब तपाईँको यो प्याकिङ पनि राम्रो थिएन हो अनि तपाईँको जो सलादहरू पठाको छ नि प्याजहरू राम्रो सँगले त्यो नधुएको छ क्यौ कालै त्यतिकै काटेर पठाएको छ कि अन्त त्यो त मो मेरो गेस्टलाई कसरी दिनु हो अब त्यो त मलाई ठिक लागेन हो यसैले गर्दाखेरि मो यो खाना फर्काइदिन्छु हो अनि मेरो पैसा चाहिँ फर्काउनुपर्छ अबदेखि चाहिँ यस्तो नगर्नु हो किनकि मलाई लाज पनि भयो मेरो गेस्टलाई त्यसरी अब अब यसरी त्यस्तो खाना दिनु सक्दिनँ म अर्को रेस्टुरेन्ट लानुपर्ने भयो हो म त खाना मेरो राम्रोसँगले खुवाउ भनेको थिएँ तपाईँले त्यस्तो गर्नुभयो अबदेखि चाहिँ म तपाईँकोमा अर्डर कहिले पनि गर्दिन अर्को कुरा चैँ खानाको मेरो पैसा चाहिँ फर्काइदिनु पर्छ झट्टै मलाई चाहिँ यो कुरा ठिक लागेन तपाईँको बुझ्नुभयो यस्तो चाहिँ नगर्नु यस्तो गरेर चाहिँ दिल्लगी एस यसरी दिल्लगी गऱ्यो भने चाहिँ नि कस्टमर कोही पनि बस्दैन तपाईँकोमा बुझ्नुभयो कस्टमर राख्नुको लागि चाहिँ नि तपाईँलाई आलिकति राम्रोसँगले गर्नुपर्छ यदि मलाई मन परेन सँधैभरि बिजिनेस चलाउने हो भने चाहिँ यस्तो गर्नु हुँदैन दाजु बुझ्नुभयो